व्र्तबन्ध भए पछि त तपाईँको जुन चाहिँ गुरुजी हुनु हुन्छ उसले तपाईको कानमा एउटा मन्त्र गर्नु हुन्छ उयो त्यो मन्त्र चाहिँ तपाईँले डेली बिहान नुवाइ धुवाइ गरेर पूजा पाठ गरेर चाहिँ पूजा गर्दा भन्नु पर्ने हरे गायत्री मन्त्र नै हो त्यो त्यो भन्यो भने चाहिँ तपाईँको पुण्य पाउँछ भन्छ तपाईँको कुलहरू पनि राम्रो एउटा राम्रो हुन्छ अरे कुलहरू पनि अनि दसैँमा आएको भाइटिकाको बेलामा भाइटिका एउटा रमाइलो रमाइलो चाड हो त्यसमा तपाँईको दिदी बहिनीहरूले एउटा तपाईँको रक्षाको लागि यो चाड मनाउने पर्छ त्यसमा तपाईँको विभिन्न प्रकारको निधारमा टिका लगाएर तपाईँको तपाईँलाई यो सगुनमा तपाईँलाई तेल दुधहरू खुवाएर सगुनमा खानाहरू सेलरोटी भयो विभिन्न प्रकारको फलहरू अनि मिठाईहरू त्यस पछि त्यस पछि हामीलाई खानापिनाहरू सब त्यहीँ नै गरिन्छ